मलाई तपाईँको बारेमा केही कुराहरू बताइदिनु होस् न तपाईँको नाम के हो तपाईँ कति वर्ष पुग्नुभयो तपाईँको इच्छाहरू के के छ तपाईँ के बन्ने सोच्नुभएको छ तपाईँको अहिले परिवारमा को कतिजना छ कसले के के गर्छन् तपाईँहरूको परिवारमा मानिसहरूले तपाईँहरूको परि परिवारको सदस्यहरूले कसरी जीविका चलाइरहेका छन् के के कामहरू गर्छन् त्यस विषयमा विस्तृत रूपमा विस्तृत रूपमा केही कुराहरू भनिदिनु होस् न मेरो नाम चाहिँ सलिना सुब्बा हो अनि म चाहिँ नाइन्टिन नाइन्टिन वर्ष हो अन्त म चाहिँ टेनमा पढ्छु अन्त मेरो घरमा चाहिँ मेरो फ्यामिलीमा हामी चारजना छौँ मम्मी बोजु अनि मेरो भाइ अनि म अन्त मेरो मम्मी चाहिँ

मेरो मम्मी चाहिँ बगानमा काम गर्नुहुन्छ अनि मेरो हबिस चाहिँ हो मलाई खानाहरू बनाउनु मनपर्छ घुम्नु मनपर्छ गानाहरू गाउनु मनपर्छ अन्त म चाहिँ भोलि पर्सि ठुलो भएर चाहिँ